अब अब है भर्खरै जन्मिएका बच्चाहरूका लागि चाहिँ अब वातावरण स्वस्थ्य राख्नुको लागि चाहिँ हामीले अब के गर्न पर्छ भने अब तिनीहरू फर्स्ट चाहिँ अब तिनीहरूलाई चाहिँ एकदम अब है अब अब केयर गर्नु पऱ्यो है धुलो मुलोमा राख्नु हुँदैन अन्त अब तिनीहरूको अब जीवै भनौँ न अब शरीरै एकदम नाजुक हुन्छ हैर तिनीहरूलाई बेसी लडाउनु हुँदैन ठोक्काउनु हुँदैन अन्त तिनीहरूलाई चाहिँ अब एकदम अब एकदम भन्दा पनि एकदम अब के भन्छ केयर गर्नु पऱ्यो कस्तो खाँदैछ कोस्तो लगाउँदैछ भनेर चाहिँ अब एकदम खानामा हो भने पनि अब नानीहरूलाई बेसी है अब नाना नानीहरूले नै खानेकुरा नै खाने दिनु पऱ्यो है अब जस्तो कि अब जस्तो कि अब तिनीहरूले अब भर्खर जन्मिएको नानी छ भने आमाको दुध अलिक ठुलो हुँदैछ भने अब जस्तो कि लिटो त्यस्तोहरू है तर अब सफा अब त्यसको सफाको लागि चाहिँ अब तिनीहरूलाई चाहिँ अब एकदम राम्रो कपडा लगाइदिनु पऱ्यो आबो हिँड डुल गर्नुको लागि हिँड डुल गर्नुको लागि पनि एकदम सफा ठाउँमा एकदम वातावरण एकदम राम्रो हुनु पऱ्यो त्यसलाई अब गरम भयो भने एकदम अब शितल लुगा लाइदियो अब जस्तो कि अब घाउ खटेराहरू चाहिँ नआवोस् होइन घाउ खटेराले गर्दाखेरि त्यसलाई बिमार नपरोस् अब जस्तो कि ठुलो मान्छेले खानेकुराहरू नदिनु नदिनु अब जस्तो कि अमिलो भयो त्यस्तोहरू दिनु हुँदैन ज्वरो आयो भने त्यसको शरीर अब एकदमै अब नानीहरूको जिउ कस्तो नाजुक हुन्छ त्यही भएर चाहिँ अब ठुलो मान्छेले खानेकुराहरू चाहिँ अब नानीहरूलाई चाहिँ दिनु हुँदैन तिनीहरूलाई चाहिँ एकदम सफा वातावरणमा राख्नु पऱ्यो